हिमाचल प्रदेशको कसौलीमास्थित एउटा मङ्की पोइन्ट भन्ने स्थान छ जुन एकदमै सुन्दर र अद्वितीय आरोहण स्थानका रूपमा मलाई लागेको छ त्यहाँनिर एक सय फिटभन्दा उचाइमा एउटा हनुमानको मन्दिर छ जसमा जानका निम्ति धेरै उकालो चढ्नुपर्ने हुन्छ जहाँ पुगिसकेपछि परिपरिका सुन्दर दृश्यहरू पाहाडहरू देख्न सकिन्छ जसले एकदमै राम्रो अनुभव दिँदछ